भारतको महत्तवपूर्ण पर्यटक स्थलहरूमा है दिल्लीको आबो लोटस टेम्पल गेट गेटवे इन्डिया त्यहाँदेखि घुम्दै आएर है कलकत्तामा छन् कालिघाट अनि त्यस्तै अब आसाम गुहाटीतिर हाम्रो माताको मन्दिरहरू कामाख्या मन्दिरहरू छन् अनि बेङ्गलोरमा हाम्रो प्रशान्ति निलयमहरू छन् त्यहाँनिर पनि अब केही पर्यटकहरू पनि फरेनतिरबाट पनि आउने गर्छन् है हामी पनि त्यहाँनिर घुम्न जान्छौँ है त्यस्तै घुम्दै आएर सिलगडीतिर पन धेरै छन् अनि कालिम्पोङमा डेलो भयो दुर्पिन मङ्गल धाम है अब वरिपरि गुम्बाहरू छन् पर्यटकलाई घुम्नको लागि अनि दार्जिलिङमा महाकाल धाम रक गार्डन लिएर यस्तो हाम्रो कालिम्पोङको वरिपरिको स्थलहरूमा जस्तै अब छेउ छेउमा गाउँ ठाउँ छ त्यहाँ पनि धेरै धेरै पर्यटक स्थलहरू छन् कफेर लोलेगाउँ भन्ने जग्गामा हेङ्गिङ ब्रिजहरू होमस्टेहरू धेरै टाढाका पर्यटकहरू आएर खुसी हुने गर्छन् त्यही भएर लाभा भन्ने ठाउँ छ है लाभामा पनि

देखि लिएर धेरै धेरै पर्यटक स्थलहरू छन् टाढा टाढाबाट पर्यटकहरू आएर घुम्ने गर्छन् एमजी मार्ग सिक्किम गान्तोकमा है अनि हाम्रो कालिम्पोङमा पनि धेरै धेरै पर्यटक स्थलहरू छन्